हेलो

ए तपाईँ अञ्जली होटलबाट बोल्नु भएको हो यता कालिम्पोङबाट ए सुन्नुहोस् न म यता कलकताबाट बोलेको हो कि अन्त त्यता यो कालिम्पोङमा चाहिँ नि त्यो यस्तो टुरिजमको लागि चाहिँ कुनकुन जग्गा चाहिँ एकदम रेकमेन्डेबल छ त्यो सोध्नुलाई नि तपाईँलाई कन्ट्याक्ट गरेको हजुर

ए हजुर हजुर अन्त हाम्रो एउटा टिमै आउँदैछौँ कि हामीहरू फ्यामेली प्लस् अरू फ्रेन्डहरू पनि आउँदैछ यो जुन चाहिँ जग्गा चाहिँ अब ट्रेकिङको लागि चाहिँ बेस्ट छ नि कालिम्पोङमा त्यसको लागि ट्रेकिङको लागि पनि त्यो कुन चाहिँ जग्गा राम्रो छ त्यो पनि बताइदिनुहोस् न हजुर हजुर ए हजुर तपाईँको होटलको टाइम चाहिँ कति बजीसम्म हुन्छ हौ मतलब उ हुन्छ नि अब जस्तै ट्वेन्टी फोर आवर्स नै तपाईँको होटल खुला हुन्छ कि हजुर हजुर हामी यस्तै यहाँबाट हामीहरू एकदम एकदमै बिहानको राती नै हाम्रो यात्रा हामी स्टार्ट गर्नु आँटेको छौँ होइन र त्यहाँ चाहिँ हामी दस एघार बजी चाहिँ हामी चाहिँ त्यहाँ आउने चाहिँ हामी चाहिँ कोसिस गर्नेछौँ ए हुन्छ हुन्छ थ्याङ्क यू सो मच् सर हुन्छ हुन्छ थ्याङ्क यू सो मच्